मेरो भविष्यको लागि चाहिँ के उ कस्तो भन्दाखेरि चाहिँ म चाहिँ म चाहिँ बिजनेस नै मलाई ब्युटी जस्तै ब्युटी पार्लरको ब्युटीसियन नै मैले कोच गरेको थिएँ र त्यसमै मलाई रुचि लाग्छ र आजभन्दा जस्तै पन्ध्र वर्ष अगाडि नै मैले त्यही कामहरू गरेर आएको हो र त्यही काममै मलाई रुचि लाग्छ र भविष्यमा गएर चाहिँ मलाई चाहिँ के कस्तो सु सोचहरू राखेको छु भन्दाखेरि चाहिँ यही दोकानलाई यही पार्लरलाई चाहिँ अलिकति कस्तो प्रकारले हुन्छ अलिकति राम्रो बनाउने र अलिकति अरू नै ब्रान्चहरू भयो जस्तै अहिले मेरो यो एउटा सानो दोकान भयो र अझै यस्तै फ्युचरमा गएर चाहिँ अलिक दुईवटा तिनवटा जस्तो ब्रान्चहरू चाहिँ मैले खोल्नुको लागि चाहिँ सोचेको छु र मलाई चाहिँ यही उयसमै रुचि लाग्छ र राम्रो लाग्छ यही उयसमा उ यही फिल्डमा यही कामहरू मैले सिकेर आएँ किनकि फर्स्टमा त मलाई मैले त पुरा स्ट्रगल गरेर पुरा कस्तो प्रब्लमहरू ल्याङग्वेज प्रब्लम भयो थुप्रै प्रब्लमहरू भयो त्यो सबै स्ट्रगल गरेर मैले सिकेको र मलाई यही कामहरूमा चाहिँ रुचि लाग्छ र अब फ्युचरमा गएर चाहिँ मैले के सोचिरहेको छु भन्दाखेरि चाहिँ यो यस्तै खालको अब सेलुन भयो र अ अझै खोल्नु पाउँ होइन अर्को जग्गातिर अब अझै खोल्नु पाऊँ त्यही हो मेरो चाहिँ त्यही नै छ